हाम्रो क्षेत्रमा सुरु गर्ने सुरु गर्न सकिने चाहिँ व्यवसायहरू के छ भन्दाखेरि खेतीपाती गरिन सक्छ अनि ठेला गाडी पनि सानसानो ठेला गारीमा पुच्काहरू बेच्नु सक्छ अनि सानु होटेल मोमो दोकान पनि खोल्न सक्नु सक्छ